दसैँको बेलामा हाम्रो घरमा धेरै पाहुना आएका थिए धेरै पाहुनाको लागि मैले खसीको मासु कुकरमा बसाएर सिटी लगाउँदै थिएँ तर बसाउँदाखेरि नै मैले नुन हालेको थिएँ नुन हाल्दाखेरि अलिक धेरै नुन हालिपठाएछु खसीको मासु सिटी लागेर पाकिसकेर चाख्दाखेरि निक्कै बेसी नुन भएछ र त्यो भुटुवा अवस्थामा थियो त्यसमा मैले झोल हालेँ अन्तखेरि त्यो मेरो एकदमै झोल मिठो भयो र खेरो फाल्नु पनि परेन अर्को त्यस्तै खेरो फाल्ने अवस्था छ भने गाई बाख्रा माछा ख माछाहरू सुँगुरहरू पाल्नु पर्छ घरभरि हो केही खेरो जाँदैन कुकुरलाई दिँंदाखेरि पनि खाइहाल्छ गाई बाख्रालाई दिँदा पनि सृजनात्मक मेरो आइड्याहरू त्यही हो केही कुरा बनाउँदा बिग्रियो भने गाई बस्तुलाई दिनु होइन भने डस्टबिनमा लगेर फ्याँक्नु तर त्यो कुहाएर टेबलमुनि राख्ने चलन चाहिँ मेरोमा हुँदैन है